हेलो पुनमजी बोल्नु भयो ए म रूपेश रूपेश शर्मा बोल्दैछु टुरिस्ट गाइड तपाईँ हाम्रो एरियातिर आउनु भएको रहेछ होइन घुम्नु आउनु भएको रहेछ कता कता घुम्नु जाने इच्छा छ तपाईँलाई

ए अब यो हाम्रो यो एरिया चाहिँ मोटामोटी अब टुरिज्म सर्किटै हो होइन अब यो चुइखिमको अब यता यो नथुला जाने बाटो पनि बनिँदैछ अब यो अहिले बाटो चाहिँ अलिकति खराब छ चुइखिमतिर चाहिँ अब यो मतलब यता गजलडुब्बा चाहिँ अब भोरेर आलो भन्छ यतातिर अब भनेको भुकभुके उज्यालो है अँ भुकभुके उज्यालो अन्त अब यो चाहिँ ममता ब्यानर्जी चिफ मिनिस्टर वेस्ट बेङ्गालको ठुलो एउटा ड्रिम प्रोजेक्ट हो त्यो चाहिँ अब निर्माणाधीन अवस्थामै छ कन्टिन्यू बनिँदैछ अब ठुलो उ छ त्यसमा कटेजहरू पनि छ होइन तपाईँ अब वान डे ट्रिप गरेर तपाईँ फर्किनु सक्नुहुन्छ त यतातिर आउनु भयो भने चाहिँ अब त्यहाँ चाहिँ त्यहाँ चाहिँ

यसमा चाहिँ अब मलाई चाहिँ के लाग्छ भने अब तपाईँ अब टाढोबाट आउनु भयो यो चाहिँ एरियामा चाहिँ अब नेपाली कल्चर नेपाली फुड होइन नेपाली तपाईँको एउटा एथनिक एउटा जुन उयो हुन्छ नि स्पेसियल स्पेसियल स्पेसियल एउटा उयो त्यसको अरिजिनलिटी त्यो हेर्नुको लागि चाहिँ तपाईँ अब होमस्टेतिर गाउँतिरै जानुपऱ्यो होइन अन्त त्यसो हुँदाखेरि चाहिँ अब तपाईँलाई यो लोले गाउँ झन्डी होइन अब यो तपाईँको यो ठाउँहरू अलिकति राम्रो पाइक पर्दो छ अर्को चाहिँ तपाईँले अब के खानु चाहनु हुन्छ नेपाली खानाहरूमा होइन गुन्द्रुक सिन्की किनामा होइन अब यो सब चिजहरू चाहिँ तपाईँले अब एकदम नयाँ टेस्ट हुन्छ तपाईँलाई त्यतातिर अँ अँ हो हो हो हो एकदम एकदम काब्रेको अचारहरू हुन्छ खानु पाउनुहुन्छ तपाईँ होइन त्यो पनि होइन फेरि आजकल आजकल के भएको छ भने यतातिर हाम्रो होमस्टेतिर चाहिँ एकदम होमली एटमोस्फियर छ तपाईँ घरै बसे जस्तो लाग्छ तपाईँलाई फेरि त्यहाँको गाउँको मान्छेहरूसँग पनि एउटा कम्युनिटी बेस्ट त्यो एउटा टुरिज्म भएको कारणले गर्दाखेरि अँ अँ अँ सांस्कृतिक झाँकी चाहिँ देख्नु पाइन्छ है अनि त्यो सांस्कृतिक चाहिँ

अच्छा अच्छा हो हो

ठिकै छ कि यस्तो गरौँ तपाईँले पहिला मलाई आइटिनेररी पठाउनुहोस् आइटिनेररी भनेको तपाईँले अब कुन कुन कुन ठाउँमा कहाँ तपाईँ जानुहुन्छ होइन को कति दिन ट्रिप छ अनि के के खानुहुन्छ त्यो बताउनुहोस् अब म चाहिँ तपाईँलाई प्रिपेयर गर्छु अब यो झन्डी लोले गाउँ होइन यो चुइखिम चाहिँ अब टुरी टुरिस्ट हजुर अँ तपाईँले पहिला त मलाई तपाईँले आफ्नो त्यो डिटेल्स पठाउनु पऱ्यो कि कति दिन बस्नुहुन्छ स्टे कति दिन छ कति नाइट छ होइन तपाईँ कहाँ कहाँ घुम्नुहुन्छ होइन त्यही हिसाबले त मैले क्याल्कुलेसन गर्नुपऱ्यो अँ कति दिन कति रात हुन्छ त्यही हिसाबले गरौँ न त ल मेरो यो नम्बर तपाईँ सेभ गरेर राख्नुहोस् म तपाईँलाई तपाईँ तपाईँको फोन आएपछि चाहिँ म त्यहाँ क्यालकुलेसन गरेर तपाईँलाई एउटा एभ्रेज गर्छु तपाईँ चिन्ता गर्नु पर्दैन म एकदम तपाईँलाई रिजनेबल रेटमा गरिदिइहाल्छु ल हुन्छ हवस् हवस् थ्याङ्क यू थ्याङ्क यू हुन्छ ओके वेलकम तपाईँ आउनु भएको रहेछ तपाईँलाई धेरै धेरै उम् एकदम स्वागत छ हाम्रो एरियामा है हुन्छ थ्याङ्क यू हुन्छ